पश्चिम बङ्गालका जति पनि धार्मिक स्थलहरू छन् यी धार्मिक स्थलहरूमा विभिन्न प्रकारका कार्यक्रमहरू गरिन्छन् जस्तै गुम्बामा प्रार्थना गरिन्छ लामा गुरूद्वारा बत्तीहरू बालिन्छ बुद्ध भगवानको प्रार्थना गरिन्छ भने मन्दिरमा भजन कीर्तन आरती यी सब गरिन्छन् र त्यसै गरी चर्चमा प्रेयर पनि गरिन्छ र मस्जिदमा नमाजहरू पढिन्छ गुरूद्वारामा कीर्तन पनि गरिन्छ र यी सब किसिमका कार्यक्रमहरू पश्चिम बङ्गालका धार्मिक स्थलहरूमा गर्ने गरिन्छ